मलाई हातले चित्र बनाएर या कार्ड बनाएर उपहार मेरो भानिजले मेरो जन्मदिवसको दिन दिएको छ मेरो भानिज छ वर्षको थियो र पोहोरको साल जब मेरो जन्मदिवस आएको थियो त्यति बेला मेरो भानिजले सानो हातले कार्ड बनाएर त्यसमा लेखेको थियो कि संसारको सबैभन्दा राम्रो मामा अनि मुनिपट्टि उसको आफ्नो नाम अनि सानो ड्रयिङ या चित्र बनाएर उसले त्यो उपहारस्वरूप मलाई दिएको थियो र त्यो चित्र दिँदाखेरि म एकदमै भावुक भएको थिएँ र उसको प्रेम र उसको आदरप्रति मलाई एकदमै प्रेम जागेर आयो र मलाई लाग्छ कि हातले बनाइएको कुरोहरूमा अधिक भावनात्मक मूल्य हुन्छ कारण जुन चिज हामी बजारबाट किनेर ल्याउँछौँ पैसा दिएर किनेर ल्याउँछौँ त्यसमा हाम्रो पारिश्रमिक हुँदैन एक त हामी किन्यौँ गएर किनेर थपक्कै लिएर आउँछौँ अनि कसैलाई उपहारस्वरूप दिन्छौँ हुन त त्यसमा पनि मेरो कुनै विरोध छैन तर पनि कसैले हातले बनाएर दिएको कुरो मा अझै भावना लुकेको हुन्छ अझै प्रेम लुकेको हुन्छ स्नेह लुकेको हुन्छ त्यस मानिसप्रति त्यस दिने मानिसको मनमा धेरै प्रेम लुकेकोले गर्दाखेरि त्यो हातले बनाएको चित्र या हातले बनाएको उपहारमा ज्यादा प्रेम लुकेको हुन्छ अनि जसरी हामीलाई सानो छँदाखेरि आमाले हातले खाना खुवाउनु हुन्छ त्यसमा आमाको स्नेह ममत्व वात्सल्य लुकेको हुन्छ र त्यसरी नै हातले चित्र बनाएर हातले उपहार हातले बनाएर दिएको उपहारमा ज्यादा मूल्य ज्यादा भावना लुकेको हुन्छ भन्रे मेरो भनाइ छ